अब यो चाहिँ खासमा चाहिँ अब गाउँको मान्छेहरू चाहिँ हामी चाहिँ कस्तो छौँ भन्दाखेरि अब बालासनमा चाहिँ एउटा गन्तीलाइन भन्ने छ जुम्लागाउँ छ बत्तिसे लाइन अप्पर पन्ध्र लोवर पन्ध्र भन्ने छ र त्यसमा चाहिँ के गर्छ भन्दाखेरि चाहिँ सबैजनाको चाहिँ युवाहरू बिहान फुटबल खेल्न आउँछ त्यसमा पनि अब सबैले त्यो हार जित हार जित हुँदै जाँदाखेरि त्यहाँनेर पुरा पर्याक्टिसहरू गर्छ र यसमा चाहिँ हामीले गेम्सहरू गर्दै जाँदाखेरि चाहिँ हाम्रो जुन चाहिँ एउटा अब आफ्नो शरीर हुन्छ र त्यो शरीरलाई पनि खासमा चाहिँ के गर्छ भन्दा एकदमै राम्रो अवस्थामा राख्छ र हामी त्यहाँनेर बिमारहरू एकदमै कम्ती मात्रामा हुन्छ जसले गर्दा चाहिँ अब हामीले खेलकुदहरू जस्ता अब अहिलेको युवाहरू ड्रग्स गाँजा भाङ धतुरोहरू खान्छ र यो सबै गेम्सहरूमा चाहिँ हामीले खेलकुदमा चाहिँ ज्यादा मात्रामा चाहिँ रुचि देखायौँ भने चाहिँ अब यो नराम्रो कामहरूदेखि चाहिँ हाम्रो नानीहरू नराम्रो बाटोमा जाँदैन त्यसले गर्दा पनि हामीले जुनै पनि गेम्स होस् र त्यो गेम्समा चाहिँ हामीले भाग लिनु चाहिँ एकदमै जरुरी छ र अब हामी चाहिँ दिन प्रतिदिन नै यसरी मर्निङ वक पनि जान्छौँ किनभने ग्रुप ग्रुप बनाएर पनि जान्छौँ किन भन्दाखेरि एउटा समाजलाई पनि एउटा राम्रो खालको सुझावहरू चाहिँ हामी एक भएर नै राम्रो कामको अब एक भएर नै तपाईँ हामीले चाहिँ दिनु चाहिँ एकदमै जरुरी छ जुन कुरो चाहिँ अहिले हामीले धोत्रे बालासनबाट चाहिँ त्यहाँनेर बालासनको खेल मैदानमा गएर चाहिँ बिहान बेलुका पुरा पर्याक्टिस गरेर आउने भाइ बहिनीहरूलाई देखि लिएर सबैलाई नै एउटा राम्रो मेसेज चाहिँ दिइरहेको छौँ